हामीले अहिले हेर्दा प्रत्येकको घरमा गएर हेरौँ भने मानिसहरूले आफ्नो खाना बिहान बेलुकी बाह्र बजी बनाउँदा खाँदा एक एकवटा कुरोलाई पालन गर्ने गर्छन् र कतिले खाना पकाउँदा के गर्दछन् भने त्यो खाना पकाइसकेर एउटा अग्निदेवलाई चढाउनुपर्छ र भनेर खाना अलिकति पकाइसकेको खाना चढाउने गर्छन् र खाना खानअगाडि पनि कतिजनाले हेरौँ भने त्यो सबैले पालन गर्नु त गर्दैन तर पनि कतिजना व्यक्तिहरूले चाहिँ गरेको देखिन्छ किनभने खाना चढाउने एउटा पालन गर्छ नियम जुन चाहिँ चाहिँ खानअगाडि पानी वरिपरि घुमाएर थालको वरिपरि घुमाएर खानालाई सबै खानाको अलिअलि लिएर त्यो खानालाई यसरी बाहिर फ्याँक्ने या चढाउने गर्छ हातले र त्यो गरेपछि मात्रै खाना ग्रहण गर्ने गर्छ त्यो चाहिँ मलाई लाग्छ कि एउटा अन्धविश्वास हो किनभने कतिले जुठो चोखे लाग्छ कतिले देख्दा कसैको नजर पर्दा चाहिँ चोखे लाग्छ भन्ने एउटा विश्वास गर्छ मान्छेले तर यो कुरो चाहिँ म मान्दिनँ किनभने यो चाहिँ एउटा अन्धविश्वास हो किनभने कसैले हेर्दा त्यसरी खाना नरुचाउने खाना खानु मन नलाग्ने त्यो कुरोदेखि अमन हुने कुरो त त्यो कुरो त म विश्वास गर्दिनँ किनभने त्यो त आफ्नो आफ्नो आफ्नो आफ्नो खुवाइ हो र हामीले त्यो अरूको नजर पर्दा त्यसको नजर अलि नराम्रो छ खाना खानु अगाडि उसले हेर्यो भने त्यो चाहिँ खाना चाहिँ मिठो लाग्दैन र खानु मन लाग्दैन भोलिको दिनदेखिको त्यो खाना हेर्दा पनि के हुन्छ खा अमन भएर आउँछ भनेर मान्छेहरूले कुरा गर्छन् तर त्यो कुरो चाहिँ म चाहिँ एकदमै विश्वासै गर्दिनँ किनभने खाना कसैको नजर त्यस्तो हुन्छ त्यो मान्छेलाई दोस्याउनु यही त्यो एउटा काम मात्रै हो किनभने यो त एउटा अन्धविश्वास हो यो उहिले उहिले बाजेबराजुदेखि एउटा अन्धविश्वास गर्दै आएको कुरो हो र अहिले पनि कतिजना व्यक्तिहरू त्यही त्यहीमाथि विश्वास गर्ने गर्छ र त्यही प्रकारले खाना खानु अगाडि चाहिँ के गर्छन् भने उनीहरूले अलिअलि खानाको टुक्रा अलिअलि के गर्छन् चोखे मन्साएको भन्छ या त कतिले भगवानलाई चढाएको भन्छ र त्यो कुरो चाहिँ म एकदमै मान्दिनँ किनभने कुनै पनि मान्छेको नजर त्यस्तो हुँदैन मान्छे आफू आफ्नो आफ्नो एउटा भगवानले बनाएको कुरो हो र कसैको नजर यस्तो हुन्छ नराम्रो राम्रो भन्ने कुरो चाहिँ हामीले मान्नुहुँदैन र म पनि यो कुरो मान्दिनँ किनकि यो चाहिँ एउटा अन्धविश्वासको कुरो हो नि त कसैलाई दोस्याउनु त्यो मान्छेको नजर यस्तो छ भन्नु त्यो मान्छेलाई नराम्रो ठान्नु हामीले त्यसरी हामीले गरिरहेको छौँ भने चाहिँ त्यो कुरो साथीभाइले अरूले हाम्रो परिवारले देख्दा पनि अँ यो मान्छे यस्तो रहेछ भनेर भोलिको दिनदेखिको त्यो मान्छेप्रति हाम्रो नराम्रो एउटा नजरिया हुन्छ र हामी त्यही प्रकारले हेर्छौँ यो मान्छे त यस्तो खालके रहेछ यसको राम्रो ठिक छैन यो मान्छेको नजर एकदमै यसको नजर चाहिँ राम्रो छैन भन्ने एउटा हामीले उसमाथि एउटा नराम्रो कुरो ऊ उसलाई हामी नराम्रो नजरले हेर्ने गर्छौँ र अरूमा अरूले पनि त्यो देख्दाखेरि उसले पनि गएर उसलाई दोस्याउने उस ऊ राम्रो छैन उसको नजर राम्रो छैन भनेर उसमाथि घृणा गर्ने एउटा घृणा गर्न गर्दछ र त्यसले गर्दा हामीले त्यो अन्धविश्वास गर्नुहुँदैन र त्यो कुरो मान्नुहुँदैन कसैको पनि नजर त्यस्तो नराम्रो हुँदैन र त्यो अन्धविश्वासलाई हामीले अगाडि बढाउनुहुँदैन र त्यही भन्न चाहन्छु कि यस्तो कुरो चाहिँ हामीले हटाउँदै छोड्दै जानुपर्दछ यो अन्धविश्वासहरूलाई कतिपय कुरोहरूलाई हामीले छोड्दै जानुपर्छ यसलाई लिएर यसलाई लिएर हामी अगाडि बढ्नुहुँदैन त्यही नै म भन्न चाहन्छु